ट्वेन्टी सेभेन नोभेम्बर टु थाउजन्ड थर्टी फर्स्ट अगस्ट टु थाउजन्ड फाइभ टुवेल्भ डिसेम्बर नाइन्टिन नाइन्टी नाइन ट्वेन्टी फोर जुलाई नाइन्टिन नाइन्टी नाइन फिफ्त सेप्टेम्बर टु थाउजन्ड नाइन्टिन